मलाई त सबैभन्दा मनपर्ने त नेपाली खाना नै लाग्छ अनि यो नेपाली खाना चाहिँ म चाहिँ आफै घरमा आफै बनाएर आफ्नै घरमा खानु नै रुचाउँछु अब बाहिरतिर होटलतिर गएर खाँदाखेरि त अब मिठो त हुन्छ तर अब आफैलाई त्यो भनेको जस्तो चाहिँ हुँदैन अनि आफूलाई जस्तो मन लाग्छ त्यस्तो चाहिँ आफ्नो घरमै बनाएर खानु रुचाउँछु म चाहिँ